जीवनयातनाको लागि चाहिँ मैले है स्वनिर्भर दल एसएचजी है सेल्फ हेल्प ग्रुप भन्छ त्यसलाई अब आफ्नो जीवनको उयो पेसा बनाएर अगाडि बढेको छु है अब स्वनिर्भर दलले चाहिँ अब स्व सेल्फ हेल्प ग्रुप भन्छ जसले आफूले आफूलाई सहायता त्यही भएर मैले चाहिँ अब त्यो पेसालाई अगाडि बढाको छु त्यसले अब हाम्रो वरिपरिको दिदी बहिनीहरू हुन्छन् छरछिमेकीहरू हुन्छन् कतिजना अगाडि बढ्न सकेको हुँदैन बोल्न सकेको हुँदैनन् आफ्नो सही सिग्नेचरहरू है गर्नु सकेको हुँदैनन् वहाँहरूलाई पनि अब राम्रो बाटो देखाउनको लागि उहाँहरूले नि केही कुरा सिकोस् अगाडि मान्छेको अगाडि गएर बोल्न सकोस् एकअर्कादेखि हेपिन्न नसकोस् भनेर है मलाई चाहिँ अब एउटा मनमा लाग्थ्यो त्यही भएर मैले चाहिँ यो स्वनिर्भर दललाई चाहिँ पेसा बनाएको छु है त्यसले अब एसएचजीमा गए पछि चाहिँ धेरै समाजहरूलाई पनि सेवा गर्न सक्नु सक्छौँ है अनि मलाई चाहिँ एकदमै मनपर्छ अब हाम्रो दिदीबहिनीहरूलाई त्यसले धेरै सहायता गरेका छन् घर चलाउनु मला पनि त घर चलाउनु के गर्नु स्वनिर्भर दलबाट धेरै अब सहायता छन् मान्छेको अगाडि अब ठुलो मान्छेको अगाडी गएर कसरी बोल्नु पर्छ ग्रुपमा गएर कसरी बोल्नुपर्छ त्यो सबै मैले अब यो स्वनिर्भर दलबाट सिकेको छु है अब हाम्रो कतिजना अब बुढो अब ओल्ड भइसकेको आन्टीहरू बडीहरूहरू हुन्छन् उहाँहरूले कतिजनाले अब आफ्नो सिग्नेचरहरू राम्रो गर्न सक्दैनन् तर यो स्वनिर्भर दलहरूले वहाँहरूलाई आफ्नो सिग्नेचर गर्नु मान्छेको अगाडि बोल्नु धेरै अब सहायता गर्छ त्यही भएर मैले चाहिँ अब समाजको सेवा नि गर्नु सक्छु है त्यही भएर ओरिपरि दिदी बहिनीहरूको सेवा गर्न सक्छु म पनि आफै कन्फिडेन्स भएर मान्छेको अगाडि बोल्नु सक्छु केही कुरा नयाँ कुरा सिक्न सक्छु भनेर चाहिँ मैले यो स्वनिर्भर दललाई चाहिँ आफ्नो पेसा बनाएको छु